मेरो अब सबसेभन्दा ठुलो सबल पक्ष चाहिँ मेरो परिवार मेरो आमा बाबा जसले मलाई यत्रो बनाउनु भयो मलाई पढ्नु सिकाउनु भयो मलाई धेरै अगाडि अब जावोस् भनेर आइलेसम्म पनि उहाँहरूको अब धेरै कोसिसहरू छ अब उहाँहरूले अब जे गरे जति गरे त्यसले नै म अब यहाँ छु अहिलेसम्म यतिको म अब मेरो अब सबसे कम मेरो कमजोरी चाहिँ के हो भने चाहिँ म अगाडि अब स्टेजहरूतिर आएर बोल्नु सक्दिनँ म अगाडि गएर अब केही कुरा भन्नु सक्दिनँ अब आफ्नो आफै गएर अब एउटा धेरै कुरा भन्नु सक्दिनँ म त्यो कमजोरीलाई पनि हटाउने धेरै प्रयास गर्दैछु तर मैले अहिलेसम्म चाहिँ सकेको छुइनँ मैले अब मेरो अग म अगाडि गएर अब केही कुरा भन्नुदेखि डराउँछु मान्छेले मलाई अब मेरो मैले भूल भयो भने मान्छेले मलाई केही पो भनिहाल्छ कि भन्ने टाइपको अब डर आउँछ एउटा म त्यो कमजोरी हटाउने धेरै प्रयास गर्दैछु अहिले अन्त मलाई अहिलेसम्म मेरो ठुलो त्यही आमा आप्पा नै हो मेरो सबसे भन्दा अब स्ट्रेन्थ मेरो अब ठुलो अब सबल पक्ष भनेको मेरो आमा आप्पा हो उहाँहरूले अहिलेसम्म जे गर्नु भइरहेको छ मेरै निम्ति गर्नु भइरहेको छ त्यसैकारण त्यसैकारण अब म एउटा अब केही हुनुपर्ने अब उहाँहरूको लागि चाहिँ अब मैले केही गर्नुपर्छ मेरो अब मेरो कमजोरीलाई चाहिँ म हटउने अब धेरै कोसिस गर्दैछु चाँडै म त्यसलाई हटाउँछु अब म सबैको अगाडि गएर बोल्ने प्रयास गर्छु अब धेरैवटा कुराहरूमा अब डर त हुन्छ र पनि अब आफ्नो कमजोरी हटाउन अब आफूले कोसिस गऱ्यो भने सक्छौँ हामीले